मलाई लाग्छ मेरो विचारमा ऋण लिनु चाहिँ एकदमै राम्रो कुरा होइन किनभने ऋण लिँदाखेरि मान्छेलाई धेरै अब अब मान्छेलाई धेरै प्रकारको टेन्सनहरू हुन्छ ऋण लिएर हामी अब त्यसलाई हामी समयमा हामी त्यो कुरोहरूलाई त्यो ऋणलाई हामी फर्काउन सक्दैनौँ नसकेको कारण हामी आफ्नै हाम्रो टाउकोमा अब त्यो आउने गर्छ मेरो विचारमा चाहिँ त्यो ऋणहरू चाहिँ नलिएकै मलाई चाहिँ एकदमै राम्रो लाग्छ किनभने त्यो ऋणहरू लिएर हामी आफ् आफै हामीलाई टेन्सन हुन्छ है टेन्सन हुन्छ हामीले समयमा त्यो ऋणहरू लिएर हामी तिर्न सक्दैनौँ कारण हाम्रोमा समयमा तिर्ने त्यो हाम्रोमा पैसा रुपियाँहरू हुँदैन हामी लिने बेलामा त लिइहाल्छौँ तर त्यसलाई लिएर हामी अब यो हाम्रो बस्तीको जग्गामा हामीले ठिक समयमा हामीले त्यो कु पैसा रुपियाँलाई हामीले प्रयोगहरू गर्न सक्दैनौँ हामीले कामहरू लाउन सक्दैनौँ पैसाको जात हो हामी चलाइ पठाउँछौँ हामी काम नलाएको कारणले गर्दाखेरि पैसा आउँछ जान्छ हामी फर्काउन सक्दैनौँ फर्काउन सक्दैनौँ हामीले समयमा ऋणहरू चाहिँ त्यसै कारण मलाई चाहिँ नलिएकै राम्रो लाग्छ यति नै ल